ए दाजु सुन्नुहोस् न के भन्छ अब हामीलाई अझै दार्जिलिङ पुग्न कति समय लाग्छ होला हौ यहाँ त धेरै नै ट्राफिक रहेछ मलाई त पुरा ढिलो हुनेरहेछ साढे दसमा त म पुग्नैपर्ने कलेज कि तपाईँले केही गर्न सक्नुहुन्छ हेर्नु न ट्राफिक त खै के हो हो अनि अनि अन्त भन्दाखेरि त नि तपाईँलाई के यहाँ अरू अलिकति छिटो पुग्ने बाटोहरू थाहा छैन छ भने त्यहाँबाट लानुहोस् न त गाडी कि नभए यो गरिदिनु होस् न मिलाइदिनु होस् न हौ यस्तो ट्राफिक रहेछ यो दार्जिलिङको ट्राफिकमा त यस्तै एक घन्टा डेढ घन्टा लाग्छ अहिले यो टुरिस्टको समयमा त खै बिहानै हिँडेको मान्छे ढिलो भइसक्यो केही गरिदिनु होस् न हौ नत्र खै अलिकति छिटो जानु दिनु भनेर भनिदिनु होस् न हौ पुलिसहरूलाई पनि स्टुडेन्टहरू छ भनेर